हो नि यो हाम्रो म यो हाम्रो संसारमै भनिदिऊँ अब होइन विशेष जहाँ नेपाली हाम्रो गोर्खा नेपालीहरू बसोबासो गर्नुहुन्छ त्यतासम्मको कुरा अब बोलिदिनु पऱ्यो त अहिले हाम्रो नेपाली भाषाको मान्यता पाएको धेरै वर्ष भयो तर पनि हाम्रै नेपाली दाजुभाइहरूले कुनै सिक्नेचर गर्नुपऱ्यो अब पऱ्यो भने नेपालीबाट नगरेर जब्बरजस्ती इङ्लिसमै सिक्नेचर गर्नुखोज्छ अर्थात् इङ्लिसमै सिक्नेचर गरेको हुन्छ तर हाम्रोहरूले यो हाम्रो भाषा चाहिँ हराउँदै जानुको अर्थ चाहिँ के छ भने हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूले चाहिँ हिन्दी पनि बोल्छ इङ्लिस पनि बोल्छ नेपालीमा पनि बोल्छ साह्रो खिचडी बनाएर पनि हाम्रो नेपाली भाषालाई खिचडी बनाएर बोलेको हुनाले गर्दाखेरि आफ्नो भाषा चाहिँ हराउँदै जाँदैछ यो चाहिँ बुझ्न सक्नुपर्छ अरूले